मेरो चाहिँ अब सपना भनेको चाहिँ आर्मी हुनु हो र त्यसको लागि म अब धेरै मेहनत पनि गरिरहेको छु बिहान बेलुका म अब वकमा जान् अब रनिङहरू गर्छु आफ्नो अब फिजिकल फेटनेसहरूमा अब हेभी ध्यान दिइरहेको छु मैले र आफ्नो डाइटमा पनि म धेरै स्ट्रिक्ट छु हो अन्त यो अब आर्मीको हुनुको लागि म त्यसको सिलेबसहरू पनि प्रिपेर गरिरहेको छु अब आउँदो दिनमा केही इक्जामहरू भइगयो भने चाहिँ अब म त्यसको लागि रेडी होस् हुँ भनेर चाहिँ अब म त्यसको लागि प्रिपेर त गरिरहेको छु र अब फिजिकल फिटनेस त अब हेर्नैपऱ्यो मेन त आर्मीमा त त्यसको लागि चाहिँ अब अब जोइन गरौँ भन्दैछु एउटा एकाडमी जहाँ चाहिँ अब अब आर्मी हुनुको लागि चाहिँ ट्रेन्ड गराउँछ सबैलाई हो र अब फिजिकल फिटनेस चाहिँ अब मेन त्यसमै छ मेरो फोक्स चाहिँ